संस्कृतिको बारेमा म चाहिँ मलाई चाहिँ यस्तो लाग्छ कि अब जस्तै पहिले हामीले मान्दैल्याएको थियौँ अब नाचगान भयो दसैँतिहार भयो अब माघे सग्राँति भयो साउने सग्राँति भयो चैते दसैँ त्यस्तोहरू सबै मान्दैआएको थियौँ अब पहिले राम्रो थियो अहिलेको अब हालैमा आएर चाहिँ अहिलेको नानीहरू चाहिँ अब कति पढ्ने पढ्ने छन् अब हाम्रै नानीहरू पनि पढेको छ त्यसले गर्दाखेरि यहाँ काम पाउँदैन काम नपाउनाले गर्दा बेरोजगार भएर अब बाहिरतिर गइराखेको छ बाहिरतिर त अब त्यस्तो अब संस्कृतिको लागि त अब दौरा सुरुवाल चौबन्दी ढाका टोपी भयो फरियाहरू गुन्यु चोलोहरू लगाएर हिँड्ने कुरा आएन राम्रो देखिँदैन उताको मान्छेले राम्रो मान्दैन त्यसले गर्दा नै अलिक संस्कृतिको विषयमा चाहिँ घट्तै गएजस्तो छ पहिलेजस्तो चाहिँ अहिले अलिक अहिले छैन त्यसले गर्दा नि अहिले नानीहरूले लाउनु गर्नु सकिराखेको छैन किनभने पहिले जति हामीले गर्यौँ अब अहिलेको नानीहरू सबै बाहिर हुनाले गर्दाखेरि गर्न पाइरहेको छैन धोका भइरहेको छ यसमा त जस्तै हामीले गरेको जस्तै गरिराख्नु गरिराखेको भए हुन्थ्यो जस्तो त हामीलाई पनि लागिरहेको छ आफ्नो संस्कृति आफ्नो नेपाली भेष भूषा आफ्नो कल्चर अब पहिलेजस्तो छैन बाहिर हुनाले गर्दा अब बाहिर चाहिँ यस्तो छ अब लगाएर बस्नु पनि जोकर जस्तै देखिन्छ अब उनीहरूको ठाउँको अब बोली भाषा कल्चरै अलग्गै हुन्छ हाम्रो यहाँ कालेबुङ हाम्रो नेपालीको जस्तो हुँदैन त्यसले गर्दा पनि अलिक कम भएको जस्तो लाग्छ मलाई चाहिँ